भाइ सन्तोष ढाभाबाट बोल्नु भएको म यहाँ अमीर दादाको मिसेस बोलेको कि मलाई खाना अर्डर गर्नु थियो तपाईँ के अरे होम डेलीभरी गर्नु हुन्छ नि गर्नु हुन्छ भने मेरो उयो गरिदिनु होस् न खानाको कि मलाई खानामा उयो चाहिएको थियो बिरियानी चाहिएको थियो अन्त मिठाई पनि चाहिएको थियो उयो रस मलाईहरू तर के अरे नुन चाहिँ हामीले एकदम कम्ती खानले गर्दाखेरि चाहिँ मलाई कम्ती नुन भएको गरेर बनाइदिनु होस् अनि मिठाई पनि पठाइदिनु होस् मिठाईमा पनि चिनी एकदम कम्ती गरिदिनु होसै ल